म बसिरहेको छु अन्त त हौ अबुइ कस्तो डरलाग्दो घाम लागेको बल्ल बल्ल बल्ल शीतल भयो हौ अँ लुगाहरू पनि धोएको सुक्छ नि अँ मैले पनि आज त दिनभरि लुगा धोएको ढाड दुखिन्जेलसम्म अँ मेरो पनि त्यस्तै हालत भइरहेको थियो यत्रो दिन पानी आएर हो अहिले चाहिँ अब अन्त त हौ अबुइ वाक्कै लाग्दो अँ अन्त के गर्दैछौ म पनि अहिले चाहिँ बासिरहेको थिएँ हौ खाजाहरू खाएँ त तिमीले खायौ

अब कहाँ जाने प्लान हुनु अब यस्तै छ बल्ल बल्ल घाम लागेको अँ मैले पनि त्यस्तै सोच्दै थिएँ हो तिमीलाई भनौँ कि जस्तो लाग्दैथ्यो फेरि न तिमी न भ्याउँदैनौ भनेर चाहिँ नभनेको पो त अँ जाऔँ अँ भरे फेरि यहाँ उस्लाई खाना पकाइ आमालाई खाना पकाइदिराख्नु पर्छ खाना साना पकाउँछु छिटै गरेर अन्त म तिमीलाई कल गर्छु नि अँ ल ल को को जाने त

अँ को को जाने अन्त ए अँ अँ उनीहरूले पनि कुरा गर्दैथ्यो जानु मन लागिरहेको छ भन्ने कुरा गर्दैथ्यो

अँ जाऔँ अन्त हौ अँ नगएको पनि अब धेरै भइरहेको छ जाऔँ अन्त अब दामी बनाएको भन्दैथ्यो अस्ती पर प्रियाले पनि दामी बनाइरहेको छ भाउज्यू भन्दैथ्यो अँ पुरा फोटोहरू हालिरहेको हुन्छ हौ तिनीहरूले पनि जाऔँ अन्त अँ ल ल माथि रोडमा निस्क न ल मोम् अब खानासाना छिटो गरेर पकाउँछु